हाम्रोतिर चाहिँ वन सिमसार छ नदीनाला पाहाड पाहाडहरू छ तर त्यो मरुभूमिहरू छैन प्राकृतिक पार्कहरू पनि छैन अनि त्यस्तोहरू त छैन अनि वनहरू छ वनमा हामी दाउराहरू काट्न जान्छ घाँसहरू काट्नु जान्छ वनमा अब चराचुरुङ्गीहरू थुप्रो हुन्छ रमाइलो हुन्छ वनमा राम्रो हुन्छ वनहरूमा अब जस्तै अब वनमा अब राम्रो राम्रो हुन्छ रुखपातहरू हुन्छ अनि हाम्रोतिर मरुभूमि चाहिँ हुँदैन मरुभूमि त अब यतातिर हुँदैन हाम्रो त यता मरुभूमिहरू छैन अब त्यस्तो उयोहरू त छैन मरुभूमिहरू त यतातिर हुँदैन पनि हो अनि सिमसारहरू चाहिँ थुप्रै हुन्छ सिमसारहरूमा अब जस्तै सिमसारहरू थुप्रै छ होइन सिमसारमा चाहिँ अब जस्तै सिमसारमा चाहिँ मुत्नुहुँदैन थुक्नुहुँदैन अनि अब त्यतातिर मैलाहरू गर्नुहुँदैन होइन जत खाएर अब त्यतातिर फ्याँक्नु हुँदैन खाएर फ्याँक्नुहुँदैन अब जस्तै त्यहाँनिर सिमसारमा चाहिँ अब हुन्छ नि त्यहाँनिर अब मुत्यो भने अब त्यस्तो उयोहरू हुन्छ भने पिसाबहरू गर्नुहुँदैन टोयलेटहरू गर्नुहुँदैन अनि उता सिमसारतिर चाहिँ अब त्यो सिग्रेटहरू खानुहुँदैन त्यस्तोहरू खानुमा मान्छेहरू खानुहुँदैन अनि अब सिमसारतिर त्यस्तो नराम्रो कामहरू गर्नुहुँदैन त्यहाँ सिमसार अब सिमसारतिर चाहिँ के अब हुन्छ नि सिमसारतिर नराम्रो कामहरू गर्नुहुँदैन हो अनि हाम्रो यतातिर चाहिँ वन रमाइलो छ होइन वनमा रमाइलो हुन्छ राम्रो हुन्छ होइन वनतिर अब घाँसहरू काट्नु गयो अब जस्तै घाँसहरू पनि प्रसस्तै पाइहाल्छ वनमा होइन अनि अब वनमा अब हामी दाउराहरू काट्न जान्छ दाउराहरू पनि काट्यो भइहाल्छ दाउराहरू काट्दाखेरि पनि अनि दाउराहरू पनि पाइहाल्छ कोही बेला अब के हुन्छ भालुहरू निस्किजान्छ कोही बेला कोही बेला के हुन्छ अनि यतातिर प्राकृतिक पार्कहरू छैन त्यस्तोहरू हुँदैन यता त्यस्तोहरू छैन यता बनिएको छैन नदीनाला छ अनि नदीनालातिर हामीहरू अब कोही बेला नदीहरूतिर अब इक्जाम अब ए समरहरूतिर अब गरम महिनातिर हामी खोला जान्छौँ पौडी खेल्नु होइन रमाइलो हुन्छ अनि खोलातिर माछाहरू मार्नु आउँछ माछाहरू मारेर लान्छ कसैले अनि अब कतिजनाहरू आउँछ पौडी खेल्छ जान्छ कतिजना लुगा धुनु आएको हुन्छ होइन कतिजना अब के गर्नु नुहाउनु आएको हुन्छ कतिजना पौडी खेल्छ अनि पौडी खेल्यो गयो रमाइलो हुन्छ खोलातिर होइन माछाहरू हुन्छ राति राति पाहाहरू बाल्नु जान्छ पाहाहरू लिएर आउँछ अनि अब यतातिर पाहाडहरू पनि छ पाहाडहरू थुप्रै छ पाहाडहरू त हुन्छै हुन्छ नि यतातिर अनि यता पाहाडतिर अब कोही बेला हामी अब होमवर्कहरू हुँदाखेरि ढुङ्गाहरू माथितिर अब बसेर ढुङ्गामाथि बसेर होमवर्कहरू गर्छौँ होइन अब साथीहरूसँग पाहाडतिर खेल्नु जान्छौँ कोही बेला अब के हुन्छ यस्तो अब क्लाइम्बिङहरू गर्नु जान्छौँ अनि अब पाहाडमा चाहिँ अब राम्रो राम्रो कुराहरू हुन्छ होइन अब यता पाहाडतिर रमाइलो हुन्छ होइन अनि अब वनहरू हुन्छ पाहाडमा होइन यता रुखहरू हुन्छ रुखपातहरू हुन्छ अब जस्तै पाहाडतिर अब चराहरू हुन्छ चराचुरुङ्गी हुन्छ अनि अनि चराहरू हुन्छ त्यहाँदेखिको जस् अब चरा हुन्छ अन्त के भन्छ चरा अनि

अनि वनमा चाहिँ अब रुखहरू थुप्रो हुन्छ जस्तै उत्तिस भयो सिरिस फिलफिले अनि बाँदरको रुखहरू पनि छ अनि कतै कतै अब आँपहरू पनि हुन्छ होइन यता पाहाडतिर चाहिँ अन्त अब रमाइलो हुन्छ हो यता पाहाडतिर अनि अनि वनहरूमा भोज उयोहरू हुन्छ के अरे यता अब पाहाडहरूमा चाहिँ होइन अब यतातिर चाहिँ अब के गर्दाखेरि यता रमाइलो हुन्छ अनि अब भ्युसहरू पनि राम्रो राम्रो छ होइन यतानिर होमस्टेहरू बनायो भने राम्रो राम्रो उयोहरू पनि हुन्छ अब गाउँ पनि डेभ्लोप हुन्छ होइन अब यता पाहाडमा अब कोही बेला अब के नदीनालाहरू हुन्छ नि अब नालाहरू कस्तो मैला लाग्छ होइन अब नालाहरूमा अब पानीहरू पर्दा फेरि उयो मैलाहरू बग्छ हो अन्त त्यस्तोहरू चाहिँ नगर्नु भन्छ होइन सब अब सफा राख्नुपर्छ हो कोही बेला अब के हुन्छ अनि अब त्यस्तै वनमा चाहिँ अब वनमा भयो जनावरहरू पनि हुन्छ कोही बेला स्यालहरू हुन्छ अब यतातिर चाहिँ अब त्यस्तै अब जनावरहरू भयो जनावरहरू जनावरहरू अब जस्तै चराहरू हुन्छ चराचुरुङ्गी त्यहाँदेखिको चराचुरुङ्गी अब यतातिर त बाघहरू छैन यतातिर ठुलो जङ्गल होइन त्यही भएर यतातिर बाघहरू त्यस्तोहरू केही हुँदैन होइन अन्त अब कोही बेला जनावरहरू चाहिँ कस्तो टाइप्सको हुन्छ भने यतातिर जनावरहरू न्याहुलहरू चराहरू हुन्छ हो अन्त रुखहरू चाहिँ त्यही सिरिस उत्तिस चिलाउने फिलफिले बाँदरहरूको रुखहरू हुन्छ अनि त्यस्तै गाउँमा अब रमाइलो हुन्छ